हाम्रो क्षेत्रमा धेरै जातका मान्छेहरू छन् र उनीहरू जस्तै तामाङ सेर्पा मगर राई लिम्बू यसरी धेरै जातका मानिसहरू छन् र उनीहरूको भाषा हामी त्यति बोल्नु त बोल्दैनौँ आफै मगर भएर पनि अब आफ्नो भाषा त्यति बेसी मलाई याद छैन तर सबै भाषाहरूको मलाई नमस्तेलाई चाहिँ के भन्छ उनीहरूको भाषामा त्यो चाहिँ मलाई याद छ अलिकति र तामाङहरूले चाहिँ फ्याफुल्ला भन्ने गर गर्दछ राईहरूले सेवारो सेवान्ने मगरहरूकोमा हाम्रो झोर्ले भन भनिने गर्दछ र यसरी नै सेर्पाहरूकोमा टासीदिले भनिन्छ लेप्चाहरूको खाम्रीमो भनिने गर्दछ र नेपाली भाषाको बारेमा भन्नु पर्दा चाहिँ नेपाली भाषा जति सजिलो अरूले बोल्दा सुनिन्छ त्यति लेख्दाखेरि त्यति नै साह्रो कठिन हुँदछ र नेपाली र हिन्दीको भनौँ भने लिपि चाहिँ एउटा हुन्छ देवनागरी लिपि र नेपाली भाषा एकदम राम्रो भाषा हो भनौँ न र नेपाली भाषा कठिन पनि छ र मात्राहरू धेरै अप्ठ्यारो छ नेपाली भाषाका र नेपाली प्रपर नेपाली शुद्ध नेपाली भाषा बोल्नु चाहिँ अलिक कठिन नै पर्छ मानिसहरूलाई र लेख्नुमा जति बोल्नुमा जति सजिलो हुन्छ लेख्नुमा त्यति नै साह्रो हुन्छ नेपाली भाषा चाहिँ